म त अहिले बिहिबारे हाट लान्छु त त्यसमा चाहिँ म सेलरोटी ला राख्छु सेलरोटी बेच्छु अनि मेरो फुल व्यापार छ फुल पनि लान्छु नर्सरी छ अनि सेलरोटी चाहिँ अब म घरमै बनाउँछु पहिलादेखि नै बनाउँथेँ अन्त सेलरोटीको त्यो चामल चाहिँ जुन अब प अघिल्लै दिन भिजाउँछु दुई घन्टा जस्तो भिजाएर अनि त्यसलाई अलिक पानी तारिराख्छु पानी तारेर अनि कुट्छु पिठो ओखलीमा कुट्छु ओखलीमा कुटेर पिठो चाहिँ अलिक खस्रो खस्रो पार्छु खस्रो खस्रो पार्दा चाहिँ मजाले त्यसको काँडा भएको रोटी हुन्छ अनि त्यो चाहिँ हेर्नलाई पनि राम्रो खानलाई पनि स्वादिष्ट खाल्को हुन्छ अनि त्यसमा अब पाँच केजी चामलमा चाहिँ तपाईँको तिस रुपियाँको मसाला लाउँछु तिस रुपियाँको मसाला अनि तिन लिटर तेल त्यसमा अब ग्यासहरू भयो त्योहरू सबै दैनिकै गर्छु म हप्तैपिछे लान्छु अनि फुल पनि राख्छु फुल लगेर अनि त त्यो सेलरोटी बेच्दैगर्दा फुल पनि सोध्न आउनुहुन्छ फुल पनि बेच्छु अब फुलको पनि भेरा भेराइटी अनुसार हुन्छ क्वालिटी अनुसार कति कति दामको कसरी बेच्ने अब उता सेलरोटी पनि खाँदै गर्नुहुन्छ यता फुलको नि व्यापार हुँदैगर्छ सेलरोटी त दिनभरि पोल्ने कुरा आएन एकछिन पोल्छु दुई घन्टा जस्तो बाँकी चाहिँ फुलमै टाइम दिन्छु फुलै बेच्छु अनि यता सेलरोटी बेच्दै उता खाजा खाँदै खाजा खानेले पनि यता फुल सोध्नुहुन्छ कुन कुन भेराइटीको छ कति कति दामको छ कतिमा दिनुहुन्छ भन्नुहुन्छ अन्त म त क्वालिटी अनुसार अब कुन फुल कति महिना फुल्छ कुन फुल कति दिन फुल्छ कुन कति हप्ता फुल्छ त्यो हिसाबले उहाँहरूलाई म बुझाउँछु त्यो बुझाएर पर्ने दाम पनि त्यही हिसाबले भन्छु जस्तै अब हप्ता दिन फुल्ने छ भने तिन सौ रुपियाँ अब दुई महिना फुल्ने छ भने छ सौ रुपियाँ त्यो हिसाबले लिन्छु जस्तो हप्ता दिन चार दिन पाँच दिन दुई दिन फुल्ने छ भने तिस रुपियाँदेखि उँभो छ मेरोमा अब सानो पटको तिस रुपियाँ हुन्छ दुई दिन तिन दिन फुल्ने अलिक ठुलो अब प्लान्टहरू छ त्यो अब डेढ सौ रुपियाँ गर्ने पनि छ दुई सौ रुपियाँ गर्ने पनि छ पाँच सौ गर्ने पनि छ त्यसमा धुपीको प्लान्टहरू पनि छ राखेको छु त्यो पनि घरको वरिपरि लाउनुको लागि राम्रो हुन्छ त्यो पनि बुझाउँछु उहाँहरूलाई बुझाउँदै पनि यता मेरो सेलरोटी पनि बेचिसक्छु दिनमा त्यस्तै हुन्छ तपाईँको नभएको पनि हप्तामा अब एक दिन लान्छु बिहिबारे बजार त्यसमा चाहिँ बाह्र सौ पन्द्र सौ रोटीबाटै आउँछ दुई हजार पच्चिस सौ जस्तो फुलबाट आउँछ राम्रै छ त्यसै गर्छु जहिले पनि